बाग्राकोट जलपाइगडी जिल्लाको एउ एक चाय चिया बगान जसलाई दार्जिलिङतिर चिया कमान पनि भनिन्छ र यस कमान चिया कमानमा बाग्राकोटका जनताहरूलाई जति पनि यातायातको विषयमा भन्नु पर्दा सर्वप्रथम हाम्रो साइकल साइकलमा हामी यातायात गर्छौँ ओदलाबाडीसम्म पुग्छौँ डामडिम पुग्छौँ अनि टाडा जानलाई जति यातायात छ यहाँ हाम्रो बजार जानलाई हामीले स्कुटी अथवा हामी जसको स्कुटी छैन उहाँहरू अटोमा टेम्पोमा चढेर जाने गर्छन् र विशेष यातायातको कुरामा टाडा जान पर्दाखेरि हाम्रो बाग्राकोटमा रे रेलवे स्टेसन छ त्यहाँबाट डुवर्सको अलिपुरद्वारसम्म जाने लोकल ट्रेन छ यो लोकल ट्रेनमा चढेर हामी डुवर्सका विभिन्न जगामा हामी पुग्न सक्छौँ अनि डुवर्सबाट डुवर्सबाट अझ टाडा जान परे जस्तो असम जान परे असममा मेघालय मिजोरम मणिपुर जान परे हाम्रो मालबजारबाट हामी बुकिङ गर्न सक्छौँ रेल रेलवेको टिकट बुकिङ गर्न सक्छौँ र रेलको टिकट बुकिङ गरेर हामी त्यहाँबाट हामी असमको दूरगामी जुन ट्रेन छ त्यसलाई हामी यहाँ प्राप्त गर्न सक्छौँ र जान सक्छौँ र अर्को कुरा भन्ने कुरामा चाहिँ हामी डुवर्सका विभिन्न हाम्रा पर्यटन स्थलहरू छन् जसमा पर्यटन स्थलमा जानका निम्ति हामीलाई सब ठाउँमा ट्रेनको उपयुक्त सुविधा छैन त्यसले गर्दा हामी ट्रेनको सुविधाको लागि हामी के गर्छौँ भने हामी ट्रेनको जहाँ सुविधा छैन त्यहाँ त्यस ठाउँमा हामी के गर्छौँ भने हामी बसद्वारा जान्छौँ र पश्चिम बङ्गाल सरकारले नर्थ बेङ्गल स्टेट ट्रान्सपोर्ट क कर्पोरेसनको द्वारा दुइवटा बस हामीलाई गोरुमारासम्म जाने एउटा विकल्प व्यवस्था गरिदिएका छन् तर त्यसको त्यो मात्र हाम्रो के छ भने पर्याप्त छैन र मालबजारबाट हामी गोरुमारा तर्फ जानु यो जलपाइगुडी तर्फ जानु पऱ्यो भने मालबजारबाट हाम्रा स्टेट बसका पनि बसको पनि हाम्रो के व्यवस्था छ र त्यहाँ बेसरकारी बसहरू पनि हाम्रो थुप्रै त्यहाँ व्यवस्था छ र त्यसको साथ साथै हामीले हाम्रा कतिपय ट्याक्सी स्ट्याण्डमा हामीले ट्याक्सीहरू प्राप्त गर्न सक्छौँ र हामीलाई विशेष गरेर मैनागुडी धुपगुडी हुँदै हामी अलिपुरद्वार तर्फ जानु पऱ्यो भने त्यो जुन स्थिति छ हामी एनजेपिबाट तल्लो मार्ग भन्छौँ हामी त्यसलाई यहाँ भन्ने गर्छौँ एनजेपिबाट सोझै जलपाइगुडी भएर जाने एउटा न्यु जलपाइगुडी भएर जाने एउटा ट्रेन छ त्यो ट्रेनमा हामी त्यताबाट जान सक्छौँ तर विशेष गरेर हाम्रो क्षेत्र हामी डुवर्स क्षेत्रमा छौँ डुवर्स क्षेत्रको यस बाग्राकोट पूर्व डुवर्सको एउटा उयसमा परेको छ पश्चिम डुवर्सको मुखमा परेको छ र पश्चिम डुवर्समा डुवर्स चाहिँ हामी टिस्टा नदीदेखि लिएर सुनकोस नदीसम्म हामीले मानेका छौँ यो डुवर्सको भेकमा चाहिँ हामीलाई ट्रेनको सुविधा छ तर त्यो ट्रेन पर्याप्त छैन समय समय मात्र छ हामीले जति बेला त्यति बेला पाउने कुरो छैन र यसले हामीले बिच बिचमा हामी के गर्छौँ भने बसको यात्राबाट द्वारा हामी त्यहाँ जाने गर्छौँ